दार्जिलिङ जिल्लाको मान्छेहरूले पछ्याउनेमा चाहिँ सबभन्दा पहिला चाहिँ टी गार्डन आउँछ चियापत्तीको बगान अनि सिन्कोना बगान जस् यस्ता थुप्रै थुप्रै छन् तर यसमा प्रायः मान्छेहरूले पोल्ट्री फार्महरू गरेर गाई बस्तु पालन गरेर अनि खेतीपाती गरेर पनि मान्छेहरूले यो पेशालाई मान्छेले आफ्नो जीवन शैलीमा हालेर चाहिँ आफ्नो अर्थतन्त्र जीवन शैलीमा चाहिँ मान्छेलाई योगदान पुर्याएको छ र यो कुराहरूले चाहिँ मान्छेको जीवनमा धेर थोर सहयोग पनि भएको छ किनभने एउटा चियापत्ती बगानमा काम गर्ने मान्छेले चियापत्तीमा काम गरेर टी गार्डनमा काम गरेर मात्र उहाँहरूको सबै भरण पूर्ण गर्न सक्दैन र उहाँहरूले एक्स्ट्रा एउटा केही गर्नुको लागि चाहिँ गाई बस्तु पालन पोल्ट्री फार्म आदि गरेर सुँगुर पालन गरेर पनि यो कुराहरूले चाहिँ मान्छेको जीवनमा चाहिँ धेर थोर सहयोग पुर्याएको छ र उनीहरूको जीवन शैली चल्नुको लागि चाहिँ धेर थोर सुविधा भएको छ र मान्छेले पोल्ट्री फार्महरू गरेर अरू अन्य बिजिनेसहरू दोकान गरेर पनि मान्छेले आफ्नो जीविका गरेर अर्थतन्त्रलाई चाहिँ मान्छेले मान्छेलाई धेरै थोरै सहयोग पुगेको छ